पैदल यात्रामा हिँड्दाखेरि हराउने विषयमा भन्नुपर्दाखेरि आफू पहिला त आफू कुन दिशापट्टि जाँदैछ त्यो दिशा चाहिँ याद गर्नुपर्यो र अगाडि हिँडेर आएको केही एउटा निसानी या भनौँ केही एउटा बेग्लै देख्ने चिजहरूलाई चाहिँ अब ध्यानमा राखेरै हिँड्नुपर्यो अगाडि हिँड्दाखेरि ताकि पछाडि अगाडि हराइहालियो भने पनि पछाडि गएर त्यसमा त्यो याद गरेको हरू चाहिँ त्यसले याद दिलाओस् कि यही बाटो आएको थिएँ भन्ने बाटो के याद दिलाओस् बाटो टुङ्गोमा लागोस् भन्ने र घाम कुन पट्टिबाट झुल्किँदैछ त्योपट्टि पनि त्यसमा पनि उयो गर्न सकिन्छ र आफू कुन दिशापट्टि जाँ जाँदैछ त्यसमा पनि निगरानी राख्न सकिन्छ र यात्रामा हराउनुभएको छ भन्दाखेरि चाहिँ यात्रामा जङ्गलको बाटो धेरै नै हराइन्छ है र मैले यी याद राख्ने कुराहरू चाहिँ यति नै हो र यति याद राख्यो भने चाहिँ आफूलाई आफू हराउनदेखि अलिकति जोगिनसक्छ